हेलो हेलो ए म बाहिरबाट घुम्नु आएको हजुर म त उता हैदराबादबाट हैदराबादबाट आएको कि घुम्नु कता कता अलिक राम्रो राम्रो जग्गाहरू छ हौ हजुर अँ अँ अँ यो हजुर अन्त यहाँतिर यो अलगढा भन्ने जग्गा कहाँ पर्छ हजुर ए हजुर हजुर अन्त माथि डेलोमा चाहिँ हजुर अँ हजुर हजुर हजुर हजुर हजुर हजुर अन्त त्यहाँ अँ हजुर हजुर हजुर ठिकै छ म घुम्नु आएको कि यता तपाईँहरूकोमा यसो बस्ने जग्गा छ कि छैन होला हजुर हजुर ए हजुर अँ त्यहाँ डेलोमा चाहिँ के के जग्गा छ हौ त्यहाँनिर के के हेर्नु पाउँछ हजुर हजुर हजुर ए अँ हजुर हजुर हजुर हजुर हजुर हनुमान अँ हजुर हजुर ए हजुर हजुर हुन्छ हुन्छ म त्यहाँ अब तपाईँलाई भोलि म लिएर जान्छु कि अँ तपाईँलाई म यो फोनमा तपाईँलाई कल गर्छु अन्त तपाईँ आइ आइदिनु यहाँ तपाईँ यहाँ कालेबुङ बजार यो के अरे दुईवटा होटलको छेउमा आइ आइ आइदिनु हुन्छ अँ अँ म त्यहाँ अँ अँ हजुर त्यहाँ आइदिनु होस् कि म पहिला चाहिँ म डेलो जान्छु अँ पहिला चाहिँ म डेलो जान्छु अँ त्यहाँबाट त्यो हजुर अन्त डेलो घुमेर फर्किँदै फर्किँदै फेरि उता के अरे अलगढा हुँदै हुँदै अब घुमेर आउनुपर्छ कि अन्त त्यो घुमेर आएपछि चाहिँ ल हुन्छ हुन्छ म तपाईँलाई यही नम्बरमा कल गर्छु नि ल हुन्छ हुन्छ